हेलो आनन्द दाज्यु बात गर्नुभएको सुन्नुहोस् न म झर्ना बहिनी बोलेको कि अनि भोलि चाहिँ म माथि दुर्पिन गुम्बा चाहिँ घुम्न जाउँ भनेको नि त घरको सबैजना फ्यामिलीहरूसँग अन्त त्यही भएर तपाईँलाई चाहिँ कल गरेको गाडीको लागि अनि मलाई के भन्छ भोलि चाहिँ अब म जानु चाहिँ यता घरको मेरो एड्रेस चाहिँ यहाँनिर तल मेरो घरदेखिको अप्पर डुङ्गरादेखि मुनि जुन चाहिँ फाटक छ त्यहाँनिर चाहिँ गाडी लिएर आउनुहोस् नौ बजीतिर र बेलुका चाहिँ अब हामी यस्तै पाँचहरू बज्छ होला फर्किँदा गर्दा हुन्छ हुन्छ धन्यवाद